पर्यटकलाई आफ्नो क्षेत्रमा आकर्षित गर्नका लागि मेरो धेरै धेरै सुझाउहरू छन् जस्तै दार्जिलिङ लामाहट्टा तकदाह यहाँका सबै क्षेत्रहरू एकदमै र सुन्दर छन् दार्जिलिङमा आउनु भयो भने चौरस्ता त्यहाँ घुम्नका लागि घोडाहरू पनि राखिएका हुन्छन् त्यहाँबाट घुमेपछि रक गार्डन पनि जान सक्नुहुन्छ जापानिस टेम्पल पनि नजिकै पर्छ यसरी नै लामाहट्टामा पनि आठ माइलमा सुन्दर पार्कहरू छन् त्यहाँ पनि घुम्न सक्नुहुन्छ अनि तकदाह तिनचुले यहाँका सुन्दर सुन्दर हरियालीहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरूलाई आउनुभयो भने चुल्हामा पकाएको खानाहरू दिने गर्छ यहाँका खानाहरू गुन्द्रुकका रस मकैको चेँख्लाको भात आँटाको ढेँडो खुबै मिठो हुन्छ ढेँडोसँग कालो दालहरू हालेर खाँदा पनि धेरै मिठो हुन्छ यहाँ अरू कुराहरू पनि पाइन्छ जस्तै हरियो साग इस्कुस भयो छुर्पीको रस भयो गुन्द्रुक यहाँ पाइने स्वादिष्ठ खानाहरू हुन् यहाँ खरका छानाहरू हुन्छन् भुइँहरू माटोले लिपेका हुन्छन् अनि दाउराले चुल्हामा खानाहरू पकाएर दिने गर्छन् यहाँको वातावरण पनि अति नै सुन्दर छ यहाँको मौसम पनि एकदमै राम्रो छ